भनौँ नै भने मैले मार्सल आर्ट क्लास फाइभदेखि सिक्नु थालेको र मैले फर्स्ट मार्सल आर्ट सिक्दाखेरि हाम्रो सबसे पहिला एउटा बेसिक मुभ हुन्छ जुन चाहिँ चाहिँ बेल्ट इक्जामको लागि एकदमै महत्त्वपूर्ण हुन्छ सो त्यसको प्रशिक्षण लिँदा त्यसलाई चाहिँ हामीले पुङ्से भन्छ र पुङ्से एकदेखि लिएर दससम्म हुन्छ दसदेखि एघार बाह्र पनि आउँछ त्यो एडभान्समा आयो तपाईँको एक नम्बर चाहिँ एकदमै बेसिक र त्यो सिक्नु चाहिँ अब हेर्दा ओभर सिम्पल छ तर त्यो सिक्नु चाहिँ मलाई निकै नै समय लागेको छ अब किनकि फर्स्ट फर्स्ट जोइन पनि गरेको थिएँ त्यस्तो आइडिया थिएन र जुन चाहिँ यो पुङ्से सिक्दाखेरि अब निकै नै कठिन परेको थियो मलाई र यो पुङ्से चाहिँ मैले बादमा यस्तो प्रकारले सिकेँ कि अहिलेसम्म पनि मैले बिर्सिनु सक्दिनँ र तपाईँको कुनै नयाँ मुभ सिक्दा भन्दा टेकोन्डोको सबसे चलेको या सबसे आइकोनिक मुभ भनौँ भने यो तपाईँको ब्याक किक् भन्छ जुन चाहिँ अब सबसे पावरफुल मुभ पनि हो टेकोन्डोमा यो किक् सिक्नु चाहिँ मलाई निकै नै समय लागेको छ किनकि यो किक् अब पछिबाट गएर मतलब पछि खुट्टाले अगाडि मिलाएर दिने किक् हो र यो किकको पावर पनि बेसी हुन्छ प्लस एक्युरेसी हुँदैन किनकि घुमेर दिन्छ अब कहाँ लाग्छ कसलाई केही याद हुँदैन र यो किकमा अब गेम चल्दैछ अरे सानो गल्ती गर्यो भने पनि एउटा ठुलो पेनल्टी दिर्नु पर्नु सक्नुहुन्छ या आफू नै नकआउट पनि हुनुसक्छ या आफूलाई नै लाग्नु नै पनि सक्छ या खुट्टामा भाँच्चिने पनि हुनु सक्छ खुट्टा आफ्नै खुट्टा भाँचिनु पनि सक्नुछ सक्ने हुन्छ सो यो मेरो यो दुइटा घटना चाहिँ एकदमै नबिर्सिने घटना थियोथ्यो पुङ्से र यो ब्याककिक सिक्ने कार्यक्रम चाहिँ